हाम्रो बङ्गाल राज्य चाहिँ निकै ठुलो राज्य भएकोले गर्दा अब नेपाली भाषा चाहिँ खालि दार्जिलिङ मिरिक खरसाङ कालिम्पोङमा मात्रै छ अब हामी नेपालीहरू चाहिँ धेरै मात्रामा कम्ती छौँ हाम्रो राज्यमा चाहिँ अनि अब हाम्रो भाषा चाहिँ हाम्रो यहि हामी अब जहाँनिर हामी बसेका छौँ त्यहाँ मात्र अब हामीले हाम्रो भाषाहरू प्रयोग गर्न सक्छौँ अब सिलगडीमा एकदम कम्ती मात्रामा छ डुवर्समा कम्ती मात्रामा नेपालीहरू छ अब हामी यो पहाड एरियामा मात्रै अब हामी नेपालीहरू छौँ अब यो हाम्रो भाषा चाहिँ जहाँनिर हामी बस्छौँ त्यहीँनिर मात्रै अब हाम्रो भाषा चल्छ अब यहि हाम्रै जग्गामा बिहारी अब मारवाडीहरू छ उनीहरूले पनि नेपाली भाषा बोल्छ र पनि अब हाम्रो भाषा चाहिँ जहाँ हामी छौँ त्यहाँ निर मात्र हाम्रो भाषा चल्छ जब अब हामी तराइ अलिकति झरेपछि अब हाम्रो भाषा हराएर जान्छ हाम्रो भाषा अब त्यहाँ हामीले प्रयोग गर्न सक्दैनौँ अब हामीले त्यहाँ गए पछि कि हिन्दी कि बङ्गला बोल्नु पर्छ हामीले अब हाम्रो भाषा चाहिँ अब हरेक चिजमा नै अब हामीले प्रयोग गर्नु पाए हुन्थ्यो अब जस्तै फर्महरू भर्दा नेपाली भाषा भर्नु पाए नेपाली भाषामा भर्नु पाए भने हुने थियो अब हामी एउटा इक्जाम बस्नु पऱ्यो भने हामीले कि इङ्लिस बङ्गलामा भर्नु पर्छ अन्त अब हामीलाई चाहिँ अब निकै नै साह्रो छ अब हामी यो देश भरिमा घुम्दा पनि अब हामीले हाम्रो भाषा चाहिँ अल इन्डिया भरि नै चलाउनु पाए भने चाहिँ राम्रो हुने थियो भन्ने जस्तो चाहिँ मलाइ लाग्छ अब हाम्रो भाषा हामीले देश भरिमा चलाउनु पायो भने चाहिँ अब हामीलाई चाहिँ अब देश भरि मै घुम्दा हामीलाई सुबिस्ता हुने थियो अब हामीले अरू भाषाहरू हामीले प्रयोग गर्न सक्दैनौँ अन्त अब यस्तै पाराले हो भने चाहिँ अब हाम्रो भाषाले मान्यता पाएर पनि अब हामीले हाम्रो भाषाहरूमा चाहिँ अब हामीले बोल्नु सकेको छैनौँ हामीले आफ्नो जग्गादेखि अरू जग्गा गएपछि हामीले अरू भाषा प्रयोग गर्नु पर्छ हाम्रो भाषाले मान्यता पाए पनि अब हामीले हाम्रो भाषा चलाउनु नसकेकोले चाहिँ अब हामीलाई धेरै नै गाह्रो परेको छ अन्त अब यस्तै तरिकाले हो भने चाहिँ अब हाम्रो यो भाषाहरू सबै मासिएर जाने सम्भावना छ त्यहि कारण चाहिँ अब हाम्रो भाषाहरू चाहिँ देश भरि नै प्रयोग गर्नु पाए भने चाहिँ अन्त अत्यन्तै राम्रो हुने थियो